हेलो हजुर नमस्ते भाइ हजुर कहाँबाट बोल्नु हुँदैछ भाइ ए के हो भाइ नाम ए विमर्श हो केको लागि कल गर्नु भएको थियो ए कुखुराको मासु हजुर एकदम पाइन्छ कुखुराको मासु ब्रोइलर पाइन्छ देशी पाइन्छ हो पोल्ट्री पाइन्छ के चाहियो भाइ ए क मतलब कहिलेको लागि हजुर ए भोलिको लागि कति केजी चाहिएको थियो ए दस केजी मटन त पाइन्छ भाइ दुइटै पाइन्छ मटन पाइन्छ सुँगुर पाइन्छ हो सबै कुरा पाउँछ सुङ्गुर दुई सय बिस रुपियाँ केजी हो हो मटन तपाईँको सात सय रुपियाँ केजी हो हो तपाईँको अब पोल्ट्री चाहिँ तपाईँको काटेको चाहिएको हो कि डल्लै चाहिएको ए काटेको हो भने चाहिँ दुई सय चालिस रुपियाँ केजी होइन डल्लै चाहिएको हो भने चाहिँ भाइ एक सय डेढ सय रुपियाँ केजी मटन त भाइ मटन कति चाहिएको हो त भाइ हजुर ए दुई तिन केजी हो भने भाइ छ सय रुपियाँ केजी गरेर लानु नि ल हजुर काम गर्ने मान्छे ए भाइको एड्रेस चाहिँ के पो भन्यो भाइ ए हुन्छ अन्त भाइ अन्त क्यास चाहिँ कस्तो प्रकारले दिनुहुन्छ के रे पेमेन्ट गर्नुहुन्छ कि गुगल पे गर्नुहुन्छ ए गुगल पे गरिदिनु हुन्छ तपाईँलाई कति पोल्ट्री चाहिएको कति केजी भन्नु भयो पोल्ट्री दस किलो मटन तिन केजी मटन मटन कति केजी तिन केजी मटन तिन केजी भने यता छ सय रुपियाँ दो तीन छ सय रुपियाँ यता के अरे मासु कति अरे उयो कुखुराको दस किलो भने पछि दस यता पाँच पन्ध्र सौ यता छ सय तपाईँको एक्काइस सय पैसा चाहिँ मलाई गुगल पे गरिदिनुहोस् न ल हजुर यही नम्बरमा हो हो हुन्छ एकदम राम्रो छ भाइ हो हिजो अस्ति लिएको हो घरमै पालेको उयो पोल्ट्री हो हो यो उताबाट ल्याएको होइन हो अनि मटन भन्नुहुन्छ नि एकदम बस्तीको हो एकदम घाँस एकदम खाएको एकदम अर्ग्यानिक हो एकदम मिठो एकदम खसीको हो भाइ ल ओके भाइ ओके भाइको नाम विमर्श भन्नुभयो है ए